मलाई चाहिँ अब सबैभन्दा अब मनपर्ने चाहिँ अब मेरो फेमिलीहरूसँग अब टाइम स्पेन्ड गर्नु अन्त साथी भाइहरूसँग टाइम स्पेन्ड गर्नु अन्त फेमिली र साथीहरूसँग चाहिँ घुम्नु जानु जस्तै कि अब सिलगढीहरूतिर घुम्नु जानु अब लामो लामो टुरहरू सिलगढी मात्र होइन अब जस्तो नेपालहरू टुरमा जानु अन्त अन्त कलकत्ताहरू टुरमा जानु अब त्यस्तै अब साथी भाइहरूसँग चाहिँ अब घुम्नु ओर्नु अन्त फेमिलीहरूसँग चाहिँ टाइम स्पेन्ड गर्नु पिकनिक जानु अन्त फिल्महरू हेर्नु फेमिलीहरूसँग बसेर अब उनीहरूसँग अब धेरै अब टाइमहरू स्पेन्ड गर्नु मनपर्छ अब मलाई चाहिँ धेरै मनपर्छ अब अन्त हाम्रो घरमा चाहिँ अब सानो बहिनी छ त्यसले गर्दा चाहिँ अब झन् हाम्रो फेमिलीमा चाहिँ अब धेरै मनोरञ्जनहरू पनि अब भइबस्छ अब बहिनीले गर्दा चाहिँ घरमा सानो नानी छ भने चाहिँ अब धेरै अब टाइम पासहरू पनि हुन्छ अब नानीहरूले अब कति कुरा हाँस उठाउँछ अब कामहरू बिगार्छ अब उनीहरूलाई कराउनु पनि धेरै मज्जा लाग्छ अन्त मेरो चाहिँ अब त्यही हो घरमा अब सबैजना फेमिलीहरूसँग चाहिँ टाइम स्पेन्ड गर्नु चाहिँ धेरै मनपर्छ अरूभन्दा पनि अन्त उनीहरूसँग चाहिँ अब लङ टुरहरूमा जानु चाहिँ अब धेरै मनपर्छ मलाई अब फेमिलीहरूसँग